पाँचवटा दिनाङ्क जो मलाई स्मरण छ बिस अगस्त एक्काइस मार्च पाँच जुन तेइस जनवरी अनि पाँच सेप्टेम्बर बिस अगस्टमा भारतको संविधानमा नेपाली भाषाले मान्यता पाएको थियो एक्काइस मार्चको दिन हाम्रो महानतम बलिदानी भगत सिंह को फाँसी हुन गएको थियो पाँच जुन विश्व परिवार पर्यावरण दिवस तेइस जनवरी हाम्रो भारतको महानतम स्वाधीनता सङ्ग्राम अग्रजमा गनिने सुभाष चन्द्र बोस ज्यूको जन्मदिन अनि पाँच सेप्टेम्बर शिक्षक दिवस